हेलो

ए हो हजुर हजुर हुन्छ हाम्रोमा हाम्रोमा चाड चाड हाम्रोमा दसैँ मनाउने त्यो तपाईँको दसैँ यो नेपाली दसैँ मनाइन्छ अनि दसैँमा चाहिँ अब दसैँ लागे पछिदेखि आमा बाउकोबाट आशीर्वाद लिनको लागि त्यो दसैँ त्यसरी मनाइन्छ त्यहाँदेखिको औँसीमा अँ तपाईँको गाई तिहार काग तिहार कुकुर तिहार यसरी मनाइन्छ त्यो फुलमालाहरू लगाएर गाई त्यो औँसीमा त्यसरी गरेर मनाइन्छ त्यहाँदेखिको अर्को त्यहाँदेखि पछि यो भाइ टिका भन्छ त्यति बेला चाहिँ माइतीलाई अँ एउटा चेलीले टिका लगाएर त्यसरी माइतीलाई मनाउने त्यसरी माइतीलाई अरू केही यसरी उयो केही आपत्ति आइनपरोस् भन्ने खालको हिसाबले चाहिँ त्यसरी मनाइने गर्छ अनि अरू यो डिसेम्बरको टाइममा तपाईँको क्रिसमसहरू मनाइन्छ अन्त त्यो चाहिँ डिसेम्बरको टाइममा मनाइन्छ त्यसरी

हजुर भाइ ए हजुर हजुर हजुर हुन्छ हुन्छ